दार्जिलिङ जिल्लामा मुख्य कृषि उत्पादनहरू चिया उद्योग विशेष गरेर छ दार्जिलिङको चिया एकदम विश्व प्रख्यात छ सुप्रसिद्ध छ त्यस पश्चात् यहाँको अम्रिसो इस्कुस अदुवा रायो साग तोरीको साग अनि डल्ले खुर्सानी त्यहीँ सागले बनिएको गुन्द्रुक सिन्की त्यस पछि धान मकै कोदो लट्टेको साग सिमी टमाटर जसलाई गोलभेँडा पनि भनिन्छ कोपी बन्दाकोपी फूलकोपी काउली मटर अलैँची सुन्तला नास्पाती भोगटे कागती निम्बु आरु मासको दाल अरू दालहरू पनि साथै दुध दही घिउ छुर्पी मही पनिर आदि इत्यादि मुख्य कृषि उत्पादनहरू हुन् यस क्षेत्रका साथै यो सबै उत्पादनहरू उत्पादन गर्नका निम्ति चाहिँ उत्पादहरू उत्पादन गर्नका निम्ति चाहिँ यहाँका कसको कस्तो चलन चल्दै आइरहेको छ भने यहाँनेरि पारम्परिक जुन लोक ले प्रयोग गर्दै आइरहेको प्रविधि छ त्यही प्रविधि अनुसार चाहिँ यी उत्पादहरू उत्पादन हुँदै आइरहेका छन् यहाँनेरि कुनै पनि आधुनिक यन यन्त्रहरू प्रवेश गर्न पाएको छैन जस्तै कि खेती किसान गर्नका निम्ति जुन खेत जोत्नु पर्ने हुन्छ त्यसका निम्ति कुनै ट्य्राक्टर नल्याएर कुनै मेसिन नल्याएर चाहिँ त्यहाँनेरि गोरु लगाएर मान्छेसँगै लागेर चाहिँ खेत जोत्ने काम खन्ने काम गरिन्छ खेतालाहरू लगाएर कोदाली लिएर फरुवाहरू ल्याएर चाहिँ खेत खन्ने काम सब्जीहरू अथवा लगाएको बालीलाई गोड्ने कामहरू गरिन्छ साथै त्यसको उत्पादन निकाल्ने क्रममा पनि उत्पादन लगाए पछि प्रयोग गर्ने क्रममा पनि पारम्परिक ढाँचामा नै यसलाई प्रयोग गर्ने गरिन्छ